मैले मगाएको सामान कुर्ताको बिपरित है अनुभव भन्नु पर्दा मैले जुन कुर्ता अब अनलाइनमा यसो हेरेर मन पराएर मगाएको थिएँ है रङ पनि मलाई अति नै मन पऱ्यो है स्काई ब्लूमा थियो अनि मैले नाप पनि एक्सएल भनेर चाहिँ मगाएँ तर त्यो सामान आइपुग्दा चाहिँ खोलेर हेर्दा फेरि चाहिँ त्यो कलर जस्तो प्रकारले चाहिँ रङ उनीहरूले चाहिँ त्यो फोटोमा देखाएको थियो त्यो चाहिँ मैले पाइनँ त अलिकति अर्कै स्काइ ब्लू हल्का भनेको त एकदमै डिप मलाई मन परेन है त्यो पनि साथै उनीहरूको जुन चाहिँ नाप मैले एक्सएलको दिएको थियो मेरो शरीरमा जुन चाहिँ फिट हुन्छ त्योभन्दा अलिक ठुलो है अनि कपडा पनि लुगा पनि यसो छाम्दा त्यति साह्रो मलाई मन परेन राम्रो प्रकारको थिएन त्यसको सिलाईहरू पनि ठिक लागेन अनि फिटिङमा त मलाई एकदमै भएन त्यसले गर्दा अब मैले त्यहाँबाट चाहिँ के बुझेँ है के अनुभव गरेँ भन्दा चाहिँ अनलाइनबाट यसरी हेरेर सामानहरू मगाउँदा लुगा फाटा मगाउँदा कतिवटा ब्रान्ड जस्तै राम्रो राम्रो अलिकति हेरेर मगाउनु पर्ने रहेछ अनि त्यसको रिभ्यूहरू पनि चेक गरेर कसले त्यसको युज गरेको छ कति कति रिभ्यूमा के लेखेको छ त्यो सबै हेरेर अनि उनीहरूको आफ्नो आफ्नो ब्रान्डको आफ्नो आफ्नो मेजरमेन्ट हुँदोरहेछ र त्यो मेजरमेन्टलाई पनि राम्रोसँग चेक गरेर आफूले पनि घरमा कुनै प्रकारको मेजरमेन्ट गर्ने फिताहरू छ भने राम्रोसँग नाप लियो आफ्नो र आफ्नो जिउको नाप लिएर चाहिँ उनीहरूको त्यो मेजरमेन्टसँग कतिको मिल्छ त्यो अनुसारको चाहिँ है मगाउँदा ठिक रहेछ भन्ने मलाई लाग्यो र यो लुगा मगाउँदा फेरि चाहिँ कुर्ता मगाउँदा फेरि चाहिँ मलाई राम्रै लागेन एकदमै यो चाहिँ मेरो एउटा अनुभव नै अर्कै भएर गयो कि अब मैले कस्तो प्रकारले चाहिँ त्यसलाई चाहिँ राम्रोसँग मगाउनु पर्छ ठिक आफूलाई चाहिने चिज मगाउनु पर्छ आफ्नो नाप ठिक हेर्नु पर्छ र लुगाको क्वालिटीलाई पनि अलिकति ध्यानमा राख्नु पर्ने रहेछ भन्ने कुरा चाहिँ मैले बुझेँ र प्राइजलाई पनि अलिकति दामलाई पनि हेर्नु पर्दोरहेछ साह्रै कम्ती दामको सामान मगाउँदा राम्रो नआउँदो रहेछ भन्ने चाहिँ मैले बुझैँ